मलाई चाहिँ अब हस् अस्पताल जानु भन्दा चाहिँ अब घरमै उपचार गरेको मनपर्छ होइन अब घरमा उपचार गर्नेहरू पनि धेरै छ नि त अब तुलसी खायो हुन्छ सर्दीहरू लागेको बेलामा होइन खोकी लागेको बेलामा अदुवा खाँदा हुन्छ अन्त त्यसपछि चाहिँ उयो गोलपत्ताहरू भयो अन्त केराको त्यो किरा भयो त्यो थामको त्यस्तोहरू खाएर पनि हामी जाती हुन सक्छ नि त